ए आज आज मेरो नानी चाहिँ स्कुल आउनु सकेन अनि म छुट्टी माग्नुको लागि नि फोन गरेको अहिलेको त्यही अब आँखा पाक्नेहरू भेटिरहेको छ हो अन्त अलिक आउन सकेन आँखा त्यत्ति हेर्नु सकेन र चाहिँ म आज छुट्टी माग्नु पऱ्यो आज भोलि चाहिँ भनेर चाहिँ फोन गरेको नि मिस हस्पिटल त अब भोलि चाहिँ लानु पऱ्यो भनेको अब एक हप्ताजस्तो चाहिँ आउनु सक्दैन होला त्यही माथि ज्वरो पनि अलिक आएको छ हो अन्त हिँड्नै राम्रो सकेको छैन अन्त फेरि स्कुल पठाउनु पनि अरूलाई सर्छ होला भनेर चाहिँ मैले आज चाहिँ पठाइनँ अब भोलि पनि हस्पिटल जान्छ अब एक दुई दिन चाहिँ रेस्ट ग गराउनु पऱ्यो भनेर फोन गरेको नि मिस हजुर हजुर हजुर त्यही भनेर नि हजुर तपाईँलाई सल्लाह मागेको अनि छुट्टी मागौँ भनेर चाहिँ फोन गरेको नि हुन्छ हुन्छ अब एक हप्ता जति चाहिँ आउँदैन होला हाम्रो नानी ए हुन्छ म भोलि अर्को साथीको हातमा पठाउँछु नि म हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ मिस धन्यवाद